हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर तपाईँ को बोल्नुभयो होइन नाम भन्नुहोस् न ए अच्छा अच्छा अच्छा अच्छा अच्छा ए हुन्छ अँ

हजुर हजुर हजुर हजुर मेन त हाम्रो मान्छे नै एवर एवरनेस एवर एवर छैन हो अब तपाईँको ओभरटेक हो अहिलेकोले है ओभरटेकले पनि एक्सिडेन्ट हुँदैछ अब गाडीको हेर्नुहुन्छ भनेदेखिलाई अन्धाधुन्ध चलाइरहेको छ हामीले धेरै नै एवेरनेस प्रोग्रामहरू गऱ्यौँ रक्सी खाएर गाडी चलाउन पाउँदैन मोबाइल अब यस्तो छ हाम्रो मान्छेहरू गाडी चलाउँदा चाहिँ एउटा हातले चाहिँ मोबाइल फोन फोनमा बात मारिरहेको छ होइन त्योहरूमा पनि हामीले फाइन लाउँदैछौँ तर अब हाम्रो मान्छेहरू नै एकदमै एवरै हुनु चाहँदैन क्या ऊ भयङ्कर भइहाल्छ गाडीको स्टेयरिङ बस्यो कि त ऊ भयङ्कर भइहाल्छ हो अहिले अब कालिम्पोङमा के अरे सिग्नलहरू रेड लाइट उयो ग्रिन लाइट सबै दिएको छ त्यसमा त ओभरटेक गर्नुखोज्छ त्यो सब भएर पनि अर्को एउटा चाहिँ चालकहरूको के गल्ती छ भने बाटोतिर सिटबेल्टहरू कसैले पनि लाउँदैन जब चाहिँ थाना आउँछ अब चाहिँ यहाँ ट्राफिक बसेको हुन्छ है भनेपछि चाहिँ सिटबेल्ट लाउँछ क्या यो यस्ता यस्ता कतिवटा कारणले पनि एक्सिडेन्ट हुँदैछ अर्को चाहिँ अब हजुर हेलो ए हजुर ज्यु ज्यु ज्यु हामीले त एवरनेसको क्याम्पेन गरेको गरेकै छौँ नि हो ल हुन्छ हवस् हुन्छ